हेलो प्रबिना म बसिरहेको छु तिमी अन्त इक्जामको प्रिपरेसनहरू कस्तो चल्दैछ मेरो ठिकैको अब एचएसको बाद चाहिँ के गर्नु त्यो चाहिँ हुँदैछ र त अँ त्यही त के भन्छ एउटा माल कलेजै छ त्यहाँ पनि बेसी मान्छेहरू भएर पढाइ पनि राम्रो हुँदैन अहिले त एडुकेसनहरू पनि त्यहाँ राम्रो छैन अँ कतिजनाले फेरि अफोर्ड गर्नु पनि सक्दैन अँ गभर्मेन्टै राम्रो हो होइन अब राम्रो एउटा गभर्मेन्ट कलेज बनाइदिए पनि हुन्थ्यो नयाँ अँ त्यही त के गर्नु गर्नु भइरहेको यहाँ मलाई पनि अँ आफ्नो डिस्ट्रिक्टमा पढेको फेरि अर्कै हुन्छ पढेको अर्कै हुन्छ हाँसिबस अन्त भन म इङ्लिस अनर्स गरौँ भनेको थिएँ अब हेरौँ के हुन्छ मार्क्सले हेर्नुपर्छ तिमी ए ठिकै छ त अन्त गर न गर ट्राई गर्दा भइहाल्छ म पनि त्यही त ट्राई गरौँ भनेको अब कलेज राम्रो पायो भने त भइहाल्यो नि होइन ए अन्त तिमीहरूको त्यता कस्तो छ अहिले सबैजना ए ल ल होइन तिमी स्कुल आउँछौ मन्डे अँ हाम्रो इक्जाम अब फोर्थ मार्चदेखिको अरे अब यहाँ पढ्नुपर्छ कोर्स हुँदैछ आउनुपर्छ अँ छ तिन मिनट भयो ल ए अँ ल ल ल ओके